अब खाना मैले खाना पकाएँ भने मिठो भएन भने अलिक पानी बेसी भयो भने सुकाइन्छ भएन भने पनि अब अलिअलि तेल मरमसला थपेर हामी बनाइन्छ खाना